दादा अस्ति मैले नि त्यो ग्यास तपाईँलाई अर्डर गरेको थिएँ नि त्यो ग्यास त सधैँ हाम्रोमा हेर्नु न तिन महिना पुग्ने योपालि त डेढ महिना पनि पुगेन हो खै ग्यासहरू पनि खै बाटो बाटोमा निकाल्छ कि त्यही त मैले मलाई सो उयो याद गरेको नि हो त्यो हामीले पनि यता हिल साइडमा त्यो तौलिने त्यो मेसिन ल्याएको भए त राम्रो हुन्थ्यो जस्तो चाहिँ लाग्यो है अब फेरि अर्कोपालि चाहिँ अब अर्डर गर्दा अब अलिकति ग्यास तपाईँहरूले पनि यसो उचालेर के अलिकति भारी खालको चाहिँ दिनुहोस् है हेर्नु न अब महँगाइ छ यत्ति डरलाग्दो अन्त यसरी ग्यासहरू अन्त यसरी डेढ महिनाहरू मात्रै पुग्यो भने त अन्त हामी त के गर्नु हौ दादा अब हेर्नु महँगाइ छ यस्तो होइन अलिकति तपाईँहरूले पनि यसो ग्यासहरू दिँदा चाहिँ अलिकति उचालेर राम्ररी उयो गरेर दिनुहोस् है दादा त्यही त के गर्नु गर्नु है अन्त खै दादा हामीले त खै अब तपाईँलाई नै अब यत्रो दिनदेखिको विश्वास गरेर अब तपाईँलाई नै भनेको छु हो अब हामी बसेकोदेखिको तपाईँलाई नै विश्वास गरेको छौँ अब तपाईँले पनि अलिकति हामीलाई त्यसरी नै यसो विश्वास गरेर नै दिनुहोस् है दादा अब हाम्रोमा अब हामीलाई त्यत्रो पैसा रुपियाँ पनि त अब हाम्रोमा त्यत्रो छैन है एउटा ग्यास भर्नु भनेको त हाम्रो लागि त धेरै सोच्नुपर्छ दादा अर्को पालिदेखि चाहिँ अलिकति सोचेर दिनुहोस् ल दादा अब हामी तपाईँकोमै त अर्डर गर्छौँ अब अरू त हामी कसलाई पनि भन्नु पनि सक्दिनँ अब तपाईँँ एउटा हाम्रो घरको जस्तै नै हुनु छौँ हुनुहुन्छ र चाहिँ अब मैले भनेको त्यसमा चाहिँ तपाईँ माइन्ड नगर्नुहोस् है दादा ल